हजुर हजुर हजुर ए हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर

हजुर हजुर ए हजुर हजुर हजुर त्यो टिकटिकै है हजुर हजुर हजुर हजुर त्यो ह्याङ्गिङ ह्याङ्गिङसँगै उलन टाइपको होइन ए हजुर हजुर म अब भरेतिर आउँछु होला दी हजुर चाहिनु पचास साठी फिट चाहिएको थियो भाउजु ए हजुर ए हुन्छ हुन्छ भाउजु म हेर्छु नि त्यो त्यो दुई तिनवटा चाहिँ त्यो तपाईँले भन्नुभयो नि ह्याङ्गिङ भन्नुभयो तिनीहरू भन्नुभयो नि तिनीहरू चाहिँ राखिदिनु होस् न भरे बिर्सिन्छ हो

हजुर हजुर हजुर फाइभ हन्डेडदेखिको ए हजुर हजुर ए हुन्छ भाउजु ए हुन्छ भाउजु